हामीलाई चाहिँ नेपाली त्यसै चिन्दैन होइन हामी पैदाइसी नेपाली हो होइन बोल्नु पनि नेपाली होइन जहाँ पनि अन्त स्कुलमा पनि हामी नेपाली नै बोल्छौँ होइन नेपाली स्कुलमा हुन्छ सबै नेपालीले हुन्छै लु स्कुलमा प्राइमेरी स्कुलमा पनि नेपालीले बोल्यो होइन त्यहाँदेखि टक्कै हाम्रो सबै पोयमसोयम सबै लेख्नु सक्नु सबै नेपालीमै हो होइन कथा नेपालीमै हो सबै हाम्रो मातृभाषा नै नेपाली होइन जन्मेकोदेखि हामी नेपाली बोलेको हो कि होइन भन गीत सुन्यो गीत लेख्यो सबै नेपाली नै हो हामी नेपाली त नेपाली हो हामी सबै त सबै कुरा नेपाली स्कुलमा पनि नेपाली हो होइन कविताहरू हामी नेपालीले लेख्छ सुन्छ गीतहरू पनि नेपाली नै सुन्छ होइन